मैले अस्ति हेडफोन मगाएको थिएँ अन्त हेडफोन त त्यो ढिलो न ढिलो आयो हो अन्त मैले दुई दिनमा डिलिभर हुन्छ भनेर त्यहाँ लेखेको थियो अन्त दुई दिनमा हुन्छ भनेको थियो भएन अन्त अझै तिन दिन जस्तो लाग्यो मलाई त खै टाइममा पनि पाइनँ अन्त त्यति खास पनि लागेन मलाई यो प्रडक्ट तपाईँले जुन चाहिँ हेडफोन पठाउनु भएको थियो यो मलाई त्यति खास लागेन अन्त मैले अलिक राम्रै खालको सोचेर किनेको थिएँ तर खासै छैन रहेछ अब यसको क्वालिटीहरू पनि राम्रो छैन रहेछ अन्त साउन्ड सिस्टमहरू पनि ठिक छैन मलाई एकदमै राम्रो लागेन मलाई यो अब अब अलिक किनेपछि त अब एकदमै राम्रो दोकानमा आफै गएर किन्नुपर्ने रहेछ अब यसरी अनलाइन हामीले भरोसा गरेर मगाउँछौँ तर खासै त आउँदन रहेछ अब के गर्नुपर्ने खै अब यसलाई एक्सचेन्ज गरौँ भने पनि कहाँ गर्नु अब त पाउँदैन होला तर अबदेखि चाहिँ म नेक्स्ट टाइम चाहिँ यसरी गर्दिन अब किनभने मैले थाह पाइसके कस्तो चाहिँ हुँदोरहेछ भनेर